गाउँ बस्तीको नानीहरूले खेतीपाती गर्नुको लागि गाह्रो लाग्यो अहिले बजारतिर जाने गर्छन् सुख खोज्छन् र त्यसले गर्दा अब नानीहरू के अरे केटाहरू जुनै पनि बिग्रिसक्यो किनभने खेतीपाती नगर्ने उहिलेको मान्छेले बाजे बराजुहरूले खेतीपाती गर्थे खट्थे खान्थे अहिलेको नानीहरू सब टाउनतिर निक्लेर खेतापाती नगर्ने घाँसपात नगर्ने र त्यसले गर्दाखेरि उनीहरूलाई जीवनसाथी पाउन पनि साह्रो त्यस्तै असुविस्ताहरू भइरहेको छ